हेलो नमस्ते

हजुर भन्नुहोस् न तपाईँ स्कुलबाट फोन गर्नु भएको होला

हजुर भन्नुहोस् न हजुर हजुर हजुर

हजुर हजुर

हजुर हजुर हजुर

हजुर भन्नुहोस् न हजुर केही उयो छ कि समस्याहरू चाहिँ हजुर

हजुर ए हजुर मैले होइन खै नानीलाई के पो ट्युसनहरू पनि गराइदिएको एताउता पनि गराइदिएको घरमा पनि हामी देखरेख गरेरै उयो गर्छौँ हो राम्रोसँगले गर्छौँ फेरि तर के भएर यो यसपाली चाहिँ नानीले उयो गरेछ हौ खै के उयो नै भएन स सकिन हो के गर्नु पर्ने हो यसमा चाहिँ अब अलिकति स्कुलमा पनि तपाईँहरूले नै यसो यसो हेरीदिनुहोस् न है अब हामीले न टाइम टाइम नदिएर भनेर भन्दा पनि टाइम पनि दिइरहेको छौँ ट्युसनहरू पनि लगाइरहेको छौँ हो के केही बुझ्न सकिएन अन्त अलिकति तपाईँहरूले स्कुलमा अलिकति उयो हेरिदिनुहोस् न हेरबिचार गरिदिनुहोस् है नानीलाई के रहेछ के परेको छ कि न अब डरले हो कि न पढ्नु नसकेको हो कि न के भएको हो कि स्कुलमा पनि पढिरहेको छ ट्युसन् पनि अब घरमा पनि अलिअलि भइरहेको छ हजुर हजुर के कसो गर्दाखेरि अलिकति सुधार हुन्छ भनेर नि अब हजुर हजुर

हजुर हजुर ए हजुर हजुर त्यही त होइन न अब बिमारीहरू पनि छ कि भनेर एसो उयो गर्दाखेरि पनि अब हस्पिटल सस्पिटल लगेर यताउता गराएर साफसुफ गराएर कतै ठीक हुन्छ कि भन्ने खालको पनि बिमारी पनि छैन हो न अब यताउता लागेर उयो भएको हो कि भनेर पनि छैन त्यस्तो उयो छैन तपाईँले र पनि तपाईँहरूले उयो गरिदिनुहोस् न स्कुलमा अब है घरबाट उयो नभइ हजुर हजुर हजुर

हजुर हुन्छ हवस् हुन्छ धन्यवाद हवस् हुन्छ हवस् हुन्छ